हेलो हजुर हजुर हो त तपाईँ हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न हजुर छ छ छ हजुर छ छ त थुप्रो छ अब तपाईँ कहाँ कहाँ जानुहुन्छ अब डेलो जानुहुन्छ कि है डेलो भन्ने जग्गा पनि छ हो अन्त नानीहरूको लागि साइन्स सिटी पनि छ हो अन्त के भन्छ माथि दुर्पिन छ अन्त अलिक टाढै जानु पऱ्यो भने चाहिँ अलिक बेसी टाढो होइन तर अलिक अब हाम्रो कालिम्पोङभन्दा चाहिँ अलिकति टाढो है तल त्रिवेणीहरू छ जग्गाहरू त राम्रो राम्रो छ हजुर स्विमिङ पुलहरू ए हजुर छ नि छ अब मतलब तपाईँ अब फाल्टो गयो अब मतलब फाल्टो गाडी रिजर्भ गरेर गयो भने चाहिँ मलाई अब थाहा भएन त्यो चाहिँ अब उनीहरूले नै भन्नुहुन्छ हो अब तपाईँहरू अब यो मेरो होटलमा बसेर अब होटलबाट पनि गाडी छ अब मतलब टुरिस्टहरूलाई घुमाउने अब जस्तो कि तपाईँहरूलाई जस्तो घुमाउनेहरूको लागि पनि गाडी छ हो त्यो चाहिँ अब ड्राइभरहरूले नै भन्छ कति लाग्छ के लाग्छ भनेर चाहिँ मतलब के भन्छ उयो सबै जग्गाहरू मतलब अब सबै जग्गा अब तपाईँहरू घुम्नु भयो भने सक्छ सक्नु चाहिँ सक्छ तर ढिलो हुन्छ हो तर अब मज्जाले अब राम्रोसँगले चाहिँ घुम्नु चाहिँ अब प पाउँदैन अब हजुर हजुर हुन्छ हुन्छ तपाईँहरू के भन्छ एक दिनमा पनि घुम्नु सक्नुहुन्छ हो तर अब राम्रोसँगले चाहिँ अब है त्यसरी चाहिँ घुम्नु सक्नुहुँदैन अन्त अब मतलब हाम्रो होटलमा बसिहाल्यो भने अब हाम्रै होटलको गाडीहरू पनि छ हो अनि हाम्रो हाम्रो दिनको छ दिनको हजुर हाम्रो फ फर्स्ट स्टार्टिङ चाहिँ थ्री थाउजन रुपिस अब मतलब अब तपाईँहरू अलिक अब सस्तोमा बस्नुहुन्छ भने चाहिँ तिन हजार हो अब अलिक माथि अब जे सो जस्तो जसमा चाहिँ अब एसी गिजरहरू छ भने चाहिँ अलिक त्योभन्दा माथि अब बेसी लाग्छ हो अब हेरी हेरी हुन्छ अब तपाईँहरूलाई सुविस्ताको लागि चाहिँ अब एसी पनि छ हो अन्त के भन्छ अब अहिले त विन्टरको बेला हो अन्त के भन्छ गिजरहरू पनि छ हो अन्त मतलब अब तपाईँहरू अब ठिकै दामकोमा बस्नु छ भने चाहिँ अब स्टार्टिङ चाहिँ तिन हजारदेखिको उँभो हो हजुर खानाहरू अँ खानाहरू अब तपाईँहरू कति टाइम खानुहुन्छ तिन टाइम खान्छ भने तिन टाइम पनि हुन्छ हो अब दुई तपाईँहरू जति टाइम खानु खानुहुन्छ त्यति बेला नै अबो त्यति नै दिन्छ हामी त्यति नै हजुर हजु खानाको खानाकोसँग चाहिँ त्यति स्टार्टिङदेखिको तिन हजार हामी चाहिँ अबो त्यस्तो अब के भन्छ स्टार्टिङदेखिको तर खाना चाहिँ अब आफ्नो तपाईँहरूकै तपाईँहरूले नै चुज गरेरै खानु सक्नुहुन्छ हामी अब तिन टाइम खानुहुन्छ भने तिन टाइम नै दिन्छौँ हो हजुर जति टाइम खान्छ त्यति त्यति नै दिन्छ अब तिन टाइमदेखिको बेसी चाहिँ दिँदैन हो अन्त तिन टाइम चाहिँ दिन्छै दिन्छ त्यहाँ त्यसमै के भन्छ त्यसमै आ उयो नै हो दुइटा नै कम्बाइन नै हो रुम रेन्ट हो रुमको अन्त चाहिँ उसको के भन्छ खानाको चाहिँ स्टार्टिङदेखिको चाहिँ तिन हजार हुन्छ हुन्छ हुन्छ हजुर हजुर हजुर तपाईँहरूले भन्नु तपाईँहरू के भन्छ कालिम्पोङ आउनुभयो भने चाहिँ मलाई कल गर्नुहोस् कि अन्त के भन्छ मलाई कल गऱ्यो भने हजुर यो यसमै गर्दा पनि हुन्छ म हमेसा उ मेरो साथै हुन्छ हो तपाईहरू कालिम्पोङ आइपुग्यो भने चाहिँ मलाई कल गऱ्यो भने चाहिँ म गाडी पठाइदिन्छु पिक गर्नुको लागि हुन्छ हुन्छ आयो कल गर्नुहोस् न ल हुन्छ हुन्छ हुन्छ